म हजुरको रेस्टुरेन्टबाट खाना मगाउनु चाहन्छु कि अनि खाना चाहिँ पूर्णरूपले निरामिस होस् हगि अनि खानामा धेरै मसला नभएको एकदमै साधारण खाना निरामिस अनि मिठाइहरू अतिरिक्त भोजनसँग पाउँछ भने उक्त मिठाइहरूमा पनि चिनी कम्ती भएकै खाना म यहाँ अर्डर गर्न चाहन्छु